टाउको दुख्ने जाती हुने घरेलु उपायहरू धेरै छन् एउटा अभिजाल अभिजाल यसलाई माढे्र लुगामा पोको पारेर सुँघ्नुपर्छ यसले पनि जाती हुन्छ र अर्को छ मेथी मेथीलाई पनि डढाएर अथवा हल्का भुटेर त्यसलाई पनि थाङ्नामै पोको पारेर सुँघ्दाखेरि टाउको दुख्ने निको जाती हुनेगर्छ अनि अर्को कुरा तितेपाती घोडटाप्रे पनि यो पनि माढे्र झोल खाँदाखेरि यो पनि धेरै निको गर्छ